अब बागवानीको निम्ति चाहिँ आफ्नै घरमा उमारेको सागसब्जीहरू खानुको निम्ति चाहिँ प्रायः अहिले चाहिँ सबैले नै त्यस्तो गर्ने गरेको छ आफ्नो सा सानो कोठेबारीहरूमा अनि बारी धेरै धेरै हुनेहरूले पनि उनीहरूले धेरै लगानी लगाएर सब्जीपातहरू गरिरहेको छ किनभने अहिले कालेबुङमा चाहिँ अहिले यो बजारमा पनि लोकल हाट भनेर लाग्ने गरेको छ त्यहाँ चाहिँ प्रायः सबै यहीँ नै फलेको फलफुलहरू सागसब्जीहरू ल्याउँछ त्यसले गर्दा चाहिँ अहिले चाहिँ मान्छेहरूले आफ्नो बारीहरूमा त्यस्तै सागसब्जी सबै उनीहरूले अर्ग्यानिक उनीहरूले गरिरहेको छ र मलाई पनि यही कुराले चाहिँ आफ्नो सानो भए पनि बारीमा सागसब्जीहरू आफै उत्पादन गर्नु आफ्नै खानुको लागि राम्रो हुन्छ यो बाहिरको केमिकल हालेका मलहरू नचलाएर अर्ग्यानिक पाराले नै बनाएको चाहिँ मलाई मनपर्छ